म चाहिँ दोकान गर्छु एउटा सानो दोकान चलाउँ थिएँ पहिले मेरो काम दामहरू केही थिएन पहिले पैसाहरू पनि थिएन मसँग लगानीहरू त्यति नभएको हुनाले पहिले चाहिँ सानै दोकान सुरु गरेँ अहिले त्यही दोकानहरू गर्दा गर्दा अलिक पैसा त्यसमा नाफाहरू कमाएर तल सोमबारे बजार हाटमा जुत्ता दोकानहरू नि गर्छु त्यही दोकान चलाएर मेरो रोजी रोटी चल्छ नानी पढाउँछु त्यही दोकानबाट दुःख बिमार सबै त्यहीबाट आमा बिमारी छ आमालाई दुःख बिमार हुँदाखेरि ट्रिटमेन्टहरू पनि त्यही दोकानबाटै गर्छु र अहिले चाहिँ मेरो दोकानमा हरएक सामानहरू पाउँछ पहिले कम्ती सामानहरूदेखि र चकलेटहरू अलि अलि मिठाईहरूदेखि सुरु गरेको थिएँ अहिले मेरोमा हरएक ग्रोसरीमा पाउने सामानहरू चिनी दाल दुध तेल नुन हावी जावी इत्यादि सबै कुरो पाउँछ मेरो दोकानमा र पहिले पहिले त दोकान पनि राम्रै चल्थ्यो अहिले त के भन्नु घरै पछि मान्छेको गाडी घोडा सबै मान्छेहरू अघाडि बढ्यो र पहिले जतिको चाहिँ अहिले अलिकति चल्दैन दोकान सबै आफै बजार जान्छ नानीहरू पुऱ्याउन त्यताबाट सामानहरू ल्याउँछ अनि त्यही दोकान गरेर है मेरो जीविका चल्छ चल्नु चाहिँ अब दुःख सुख गरेर त्यही दोकान गर्छु सुरुमा त अब कम्ती पैसाले नि मैले दुःख गर्दै गर्दै अब यति उति पुँजी चाहिन्छ भने चाहिँ मलाई त्यो विषयमा चाहिँ थाहा छैन तर मैले अब पहिले सानो दोकान थालेँ त्योदेखि नै कमाएर मैले घरमा दोकान गर्दा गर्दा गर्दा सोमबारे हाटमा पनि मैले जुत्ता चप्पलहरू लुगाहरू बेचेँ त्यहाँदेखि कमाएर फेरि यही दोकानमा थपेँ जुन म दुइवटा दोकानहरू चलाउँछु अहिले जुत्ता दोकान पनि चलाउँछु यहाँ घरमा पाइने गाउँ घरमा पाइने सबै सामानहरू बिक्री गर्छु गाउँ घरमा अब बजार टाडो भएको हुनाले कतिजना किन्नु आउँछ बजार जाँदैन गाउँकै दोकानमा आउँछ मेरोमा अब पाउने कुरोहरू जति सबै मेरोमा नै किन्छ मेरोमा नभएको कुरोहरू मात्रै उनीहरू बजार जान्छ किन भने बजार यहाँदेखि तिन किलो मिटर जति टाडो भएको हुनाले गाउँमा एउटा सानो दोकान चलाएर अहिलेसम्म चाहिँ मैले आफ्नो जीवन निर्वाह गरिराखेको छु दोकानहरू जान्यो भने त दोकान चलाउन सजिलै छ तर के गर्नु गाउँ घरमा मान्छेहरूले बाँकी खान्छ बाँकी एक महिना दुई महिना तिन महिनासम्म दिँदैन त्यति बेला आफूले पैसा राखेको हुनु पर्छ आफ्नो पैसा इनभेस्ट गरेर फेरि दोकान चलाउनु पर्छ पछाडी सामान खाली हुन्छ दोकानमा पैसै उठ्दैन त्यसको लागि चाहिँ हामीले जम्मा पुँजी अलिकति भए पनि राखेको हुनु पर्छ तिस चालिस हजार चाहिँ हाम्रोमा डिपोजिट पैसा हुनु पर्छ नभएदेखि दोकानमा सामान हुँदैन मान्छे पैसा लिएर किन्नु आउँदा हुँदैन यता बाँकी खानेले दिँदैन त्यसको ब्यालेन्स मिलाउनु चाहिँ निकै साह्रो पर्छ दोकानेले अब त्यो पछाडिको लागि चाहिँ सोचेर पैसा राख्नु पर्छ आफ्नो लागि चाहिँ सौधापात गर्ने पैसाहरू आदि लगानी गर्यो सामान हाल्यो त्यो भन्दा बेसी चाहिँ बाँकीहरू खाइदिएको हुन्छ फेरि सामान सकिन्छ त्यो दोकानमा सामानहरू हाल्नुको लागि पैसा चाहिँ राख्नु पर्छ